हामी कृषिहरूले जति पनि हामी गाउँमा सामानहरू हामी उत्पादन गर्छौँ जस्तो सब्जीहरू भयो अनि अदुवा अलैँची कुच्चोहरू भयो हर्दीहरू जे पनि हामी लाउँछौँ ती सामानहरू हामीले बजारमा पुऱ्याउन हामीलाई गाह्रो पर्छ हामीले आफ्नो जमिन धेरै छ हामी लाउन सक्छौँ अन्नपानीहरू पनि हामी लाउन सक्छौँ तर हामीले ती सब्जीहरूलाई चाहिँ बिक्री गर्नपर्छ बिक्री गरेर त्यसमा रुपियाँ पेसाको हामीले आम्दानी गर्नपर्छ तर हामीले ती सब्जीहरू उत्पादन गरेर बजारमा पुऱ्याउनु हामीलाई एकदमै गाह्रो पर्छ किनभने बाटो छैन बाटो नभएको कारणले हामीले बोकेर लानपर्छ गाडीको बाटो छैन जम्मै बाटोहरू भत्किएर बिग्रेर अहिले गाडी हिँड्नु नसक्ने भएको त्यस्तो खालको बाटो छ हाम्रो जग्गामा र हामीले सामानहरू जति पनि उब्जाउँछौँ सागसब्जीहरू जे पनि हामीले उब्जाएका हुन्छौँ हामीले बिक्री गर्नु एकदमै गाह्रो पर्छ हामीलाई बाटो नभएको कारण हामीले बोकेर लानुपर्छ बोकेर लानुपर्दाखेरि हामीले जति खर्च गर्छौँ हामीले खटेका हुन्छौँ र ती सामानहरू बेच्नपर्छ बजारमा तर हामीलाई फाइदा हुँदैन किनभने गाडी नभएको हुनाले मान्छेहरूलाई बोकाएर लानपर्छ त्यसले गर्दाखेरि बोक्नेलाई हामीले भाडा दिनपर्छ त्यसले गर्दाखेरि हामीले केही पनि फाइदा निकाल्न हामीले सक्दैनौँ किनभने हामीले खट्छौँ हामीले खर्चहरू हामीले गर्नपर्छ रोजगारीहरू लाउनपर्छ तर हामीले जे पनि हामी अन्नपानीहरू लाउँछौँ अनि हामी खेताला लाउनपर्छ गोरु जत्नपर्छ खन्नुपर्छ जिलाउनु यस्तो धेरै प्रकारको कामहरू बस्तीमा हुन्छ र ती सामानहरू बिक्रीको निम्ति चाहिँ हामीलाई एकदमै साह्रो पर्छ हामीलाई पोसाउने कुरो कुनै चिज पनि छैन किनभने बाटो नभएको कारण हामीलाई धेरै टाढोसम्म पैदल हिँडेर बोकेर लानुपर्छ बजारको ठाउँमा हामीले पुऱ्याउनपर्छ त्यसले गर्दाखेरि हामीलाई एकदमै गाह्रो छ हामी किसानहरूलाई त्यसमा चाहिँ एकदम नोक्सान भइरहेको छ र त्यसले गर्दाखेरि हामी कुनै पनि त्यसमा ती सामानहरू कुरोमा बिक्री गर्ने सामानहरूको कुरोमा चाहिँ हामीले उन्नतिको कामहरू कुनै पनि हामी गर्न सक्दैनौँ यस्तो प्रकारको हाम्रो गाउँले कृषिहरूको समस्या छ